हजुर सुकदेव राई होइन बलदेव राई हजुर हजुर हजुर अहिले हालमा चाहिँ म गएको छुइनँ हजुर हजुर हजुर हुन्छ हुन्छ तपाईँको सजेसन मानेँ मैले

हजुर होइन म अरू ठाउँ कहीँ पनि गएको छुइनँ अब जुन चाहिँ अब अहिले तपाईँले भनेकै जग्गामा नर्सिङ होममै म त्यहीँनिर जान्छु हो त्यहीँबाटै म के अरे ठिक भएको हो

अहिले हालमा चाहिँ अहिले दवाईहरू सकेको छ मेरोमा अलिकति अलिक स्वस्थै पनि छु हो अहिले चाहिँ हजुर हजुर हजुर

हजुर हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर